तपाईँ ममता दाहाल बोल्नु भएको हो हजुर मैले तपाईँलाई हजुर मैले तपाईँलाई काउन्सिलिङको लागि अनलाइन बुकिङ गरेको थिएँ नि हजुर हजुर म मिना बस्नेत बोलेको हजुर म ठिकै छु अहिले पानी परिरहेको छ हजुर हजुर मलाई चाहिँ हजुर मलाई चाहिँ अलिक निद्रा लाग्दैन राति हो अन्त खानाहरू त्यस्तो रुच्दैन डाइजेस्ट हुँदैन र घरको कोही फ्यामिली मेम्बरहरू घरदेखिको बाहिर गएको रहेछ छ रहेछ भनेदेखिको टाइम टेबलमा घरमा आइपुगेन भने पुरा भन्दा पुरा स्ट्रेस हुन्छ मलाई पुरा टेन्सन लाग्नु थाल्छ रातभरि निद्रा लाग्दैन सुत्दिनँ दिउँसो पनि दिउँसो पनि केही न केही कुरामा मलाई पुरा टेन्सन भइरहेको हुन्छ हजुर निद्रा लाग्दैन छङ्ङ उज्यालो बनाउँछु हजुर हजुर पुरा त्यस्तो कोही छेउमा आएर बोल्यो भने धेरै भिड भाडहरूमा बस्नु सक्दिनँ हो मलाई पुरा त्यस्तो हुँदाखेरि पुरा प्रब्लम हुन्छ कोही त्यसरी बोल्यो भने इरिटेसन भएर मलाई झगडा गर्नु मन परेर कराउनु मन परेर त्यस्तो हुन्छ नभए भने मलाई एक्लै गएर फेरि बस्नु मन लाग्छ त्यस्तो हुन्छ मलाई यस्तो हुनु थालेको दुई महिनाहरू चाहिँ भयो हजुर हजुर हजुर योहरू चाहिँ सब राम्रो थियो हो त्यहाँदेखिको निद्राहरू चाहिँ अलिक कम्ती कम्ती लाग्नु थाल्यो अब एक चोटि त्यो रातभरि नलाग्ने चाहिँ अहिले नै भएको चाहिँ होइन मलाई त्यो एक दिन अलिकति कम्ती निद्रा लाग्यो भोलि अलिक कम्ती त्यसो गर्दै गर्दै हुनु थालेको तर मलाई यसो घरको मान्छेहरू बाहिरहरू जाँदाखेरि चाहिँ टाइममा आएन रहेछ भने मलाई केही कुरा ढाँट्यो लुकायो भनेदेखि मलाई टेन्सन हुनु थाल्ने त्यस्तो चाहिँ मलाई अब पहिलादेखि नै हुन्थ्यो मलाई अहिले चाहिँ अब पुरा स्ट्रेस हुनु थालेको छ मेरो भाइ छ भाइले अब अलिकति यता उता गएर केही काम बिगाऱ्यो ओऱ्यो म बिगार्छ होला भन्ने खाले पुरा टेन्सन लाग्छ मलाई काहीँ निस्क्यो भने म टेन्सन ऊ घरदेखि बाहिर निस्कँदा टेन्सन लिनु थालिहाल्छु ला मलाई त्यस्तो त अहिले केही पनि भएको छैन हुन्छ थ्याङ्क यु मेम हुन्छ हुन्छ थ्याङ्क यु